परिवारमा लामो इतिहास भएका केही सांस्कृतिक परम्परा यी परम्पराहरू भन्नु पर्दा चाहिँ आफ्नो आफ्नो परम्पराहरू हुन्छन् है जस्तै म चाहिँ अब तामाङ जातिको बारेमा चाहिँ भन्न चाहन्छु कि तामाङहरूको परम्परा चाहिँ जस्तै चाड भयो चाड वा विवाह आदिमा गर्ने है जस्तै अब चाडहरूमा है यो ल्होसार है सोनाम ल्होसार भनिन्छ है यो मनाउने गरिन्छन् यो चाहिँ जनवरीमा जनवरीमा हुन्छ कोही बेला फेब्रुअरीमा पनि पर्न सक्छ है यति बेला हामी चाहिँ जस्तै दसैँमा दसैँमा दसैँमा पनि भेटघाटहरू गरेर है आफ्नो आफ आफ्नो आफन्तहरूसँग है आफ्नो बाजे बोजू है आफन्तको घर घर गएर हामी है टिकाहरू लगाउने गर्छन् भेटघाटहरू गरेर है खाना अनि मिठो मिठो भोजहरू खाने गर्छन् है यस यसरी नै त्यसरी नै है आफ्नो आफ्नो जातिहरूको परम्परा हुन्छन् यसरी नै विवाहको बारेमा भन्नु पर्दा विवाहको बारेमा भन्नु पर्दा चाहिँ के भन्नु पर्छ के भन्न चाहन्छु भने तामाङहरूको पनि आफ्नो रीति रिवाज हुन्छ नि त्यही अनुसार नै के अरे विवाह गरिन्छन् र जस्तै जस्तै अन्य अन्य जातका अन्य जातका होइन केटीलाई विवाह गरी तामाङ केटाले गर्यो भने है त्यसमा त्यो त्यस होइन त्यस के अरे केटी केटीलाई केटीको माइती पक्रिनु पर्दछ है त्यति बेला है अनि माइती पक्रेर माइती भन्नाले है आफ्नो अर्कै है तामाङ जाति जातिको नै आमा र बाउ है माइती अनि उहाँको छोराहरू माइती पक्रेर चाहिँ त्यसरी नै तामाङ बनाउ बनाउँछ अनि त्यो त्यस बेला चाहिँ तामाङ जातिमा हाल्नु हुल्दा चाहिँ बाह्र तामाङहरू है भेला गरिन्छन् अनि त्यसलाई दाल भात भनिन्छ है आब दाल भात भन्दा है भनिन्छ दाल भात गर्दा चाहिँ त्यति बेला चाहिँ बाह्र जातिको चाहिँ तामाङहरू भेला हुने हुन्छन् र ती भेलाहरू गरेर चाहिँ लामा पनि हुन्छन् अनि लामाज्यूले वा पूजाहरू गर्नु गर्नु हुन्छ है पूजा पूजा गरे पछि त्यहाँ जति पनि तामाङ जातिका बाह्र जाना तामाङहरू भेला भएका हुन्छन् थरका उनीहरू सबैले नै आफ्नो आफ्नो लिखित रूपमा है लेखेर कागज पत्रहरू बनाएर है एकदम हस् ह सिक्नेचरहरू गर्नु हुन्छन् है अनि चाहिँ त्यस पछि चाहिँ है त्यहाँनिर कतिवटा तामाङ जातिको मानिसहरूले बाह्र जा हाम बाह्र जातका बाह्र जातका होइन बाह्र थरीका तामाङहरूले चाहिँ आफ्नो आफ्नो तेत त्यस समय बोल्नु हुन्छन् है तामाङ तामाङ जातिको विषयमा अनि त्यस पछि चाहिँ दाल भात गरिन्छ र अनि केटीलाई तामाङ बना बनी बनाउँछ है त्यसरी नै त्यसरी नै त्यस पछि चाहिँ विवाह गरिन्छ यसरी नै आफ्नो आफ्नो रीति रि रिवाजहरू हुन्छन् है यसरी नै इतिहास है इ इ ऐतिहासिक परम्परा भन्नाले चाहिँ मैले जानेको है अब बुझेको है मलाई चाहिँ अब यति चाहिँ है ए यति कुराहरू चाहिँ मलाई थाहा छ है